पश्चिम बङ्गालले सामना गर्ने मुख्य सांस्कृतिक र सामाजिक समस्याहरू चाहिँ के हो भने जस्तो कि कि गरिबी है गरिबी अब जस्तो कोही धनी छ होइन कोही गरिब छ त्यसमा पनि एउटा असामानता भेदभाव होइन अब त्यसमा पनि हामी देख्न सकिन्छ जस्तो कि अब धनीले ठिकेकै चिजमा पनि अब धनी नै अगाडि होइन गरिबहरू जहिले पनि पछाडि गरिबहरूसँग बोल्ने एउटा भाषा भयो होइन गरिबहरूलाई हेप्नु होइन अब त्यही पनि भयो र अर्को चाहिँ के हो भने अब भेदभाव होइन जस्तो जातमा जातपातमा भेदभाव होइन तँ ठुलो जात म सानो जात तँ यस्तो तँ उस्तो होइन त्यही पनि भयो होइन अनि सामाजिक सामाजिक सामाजिकमा चाहिँ के छ भने अब त्यही हो त्यो धनी गरिबमा नै बेसी नै अब यो वेस्ट बङ्गालमा पश्चिम बङ्गालमा चाहिँ के हुन्छ भने यो सांस्कृतिकमा चाहिँ केही पनि हुँदैन होइन तर यो उयसमा चाहिँ उ सामाजिकमा चाहिँ के हुन्छ भने यो जस्तो गरिब धनीमा चाहिँ धेरै नै भेदभाव हुन्छ है